हेलो हेलो हु इज दिस

हजुर कुन चाहिँ डिपार्टमेन्ट अँ अँ अन्त हजुर ए अँ ठिकै छ ए अँ तिम्रो अहिले एज कति भयो

ए अँ एकदम छिटो गरेछ है अनि तिम्रो घरको ब्याकग्राउन्ड चाहिँ कस्तो छ अहिले जस्तो अब तिमीलाई तिम्रो प्यारेन्सले पढ्नु भनेर भन्छ कि जबपट्टि लाग्नु भन्छ भनेपछि तिमीलाई फाइनेन्सियली पनि सपोर्ट छ होइन अँ उसो भए अहिले कत्तिवडा ऊ यसमा फर्महरू आउट हुँदैछ फिलअप गर्नु होइन सोस्योलोजी गरेको रहेछौ एकदमै ब्राइट फ्युचर छ है फर्स्ट अफ अल चाहिँ अनि यस्तो गर्नु कि तिमीले पोस्ट ग्राजुएसन गर्नु हो सोस्योलोजीमै गर्नु अहिले पुराको निस्किरहेको छ त्यो फर्म फिलअपहरू गरिहाल्नु है ल अन्त त्यहाँदेखिन्को तिमीले पोस्ट ग्राजुएसन गरेपछि तिमी नेट इक्जामहरूतिर बस्नु मतलब यस्तो हो कि पोस्ट ग्राजुएसन गर्दा गर्दै तिमी नेट इक्जामतिर बस्नु पनि सक्छौ हो अनि तिमी अब वेस्ट बङ्गालमा बिलङ गर्छौ कि त तिमीले सेट इक्जामहरू पनि बस्नु सक्छौ है अन्त त्यसमा चाहिँ हेभी स्कोप छ तिमीलाई अब कलेजेसहरूतिर रिकमेन्ड गर्नु सक्छ इफ तिमी अब एलिजिबल भइहाल्यो भने होइन त्यहाँदेखिन्को तिमीले अझै पिएचडीतिर ऊ योहरू गर्नु अझ फरदर ऊ यो छ त्यसको लागि म सपोर्ट छु तर अहिले चाहिँ यही पिजीको लागि नै तयार गर्नु नि त है जबपट्टि होस् अहिले नजानू एकाडेमिकमै बस्नु ल अँ हुन्छ ल वेलकम बाई बाई